भोकल फ्याटिग भन्दाखेरि चाहिँ कसरी है बसेकालाई कसरी ठिक गरिन्छ भन्दाखेरि चाहिँ है तुलसी पत्ताहरू भयो तातो पानीहरू अनि साथै जडीबुटीहरू खाएर चाहिँ है त्यो बसेको भोकल बसेकोलाई चाहिँ हामीले है ठिक गर्न सकिन्छ अनि अनि विभिन्न तरिकाको हामीले है जडीबुटीहरू खाएर पनि हामीले सकिन्छ उसलाई ठिक गर्न अनि साथै स्वरलाई चाहिँ हामीले कसरी जोगाउन भन्दाखेरि चाहिँ हामीले है कोल्ड ड्रि्ङ्क्सहरू नखाएर नखाएर अनि साथै चिसोहरूमा नहिँडेर अनि घाटीमा मफलरहरू लगाएर हामीले है आफ्नो स्वरलाई हामीले जोगाउन सकिन्छ साथै अनि है नराम्रो कुरा मतलब मदमदिराहरू भयो अनि साथै गुटखाहरू योहरू है गुवा गुटखाहरू हामीले है योलाई नखाएर हामीले है यसलाई चाहिँ सेवन नगरेर चाहिँ हामीले आफ्नो स्वरलाई चाहिँ हामीले जोगाउन सकिन्छ